भाइ को बोल्नुभएको ए भन् भन् भन् साथी ए कहिले जाने हो आइतबार जाने आइतबार त मेरो मिल्दैन होला आइतबार त घरमा आमाहरू हुँदैन अँ यसो गर न शनिबार नै गर न त

जाने त जाने हो नि अँ जिप त छ तर अलिक पेट्रोल चाहिँ मिलेर हालौँला पेट्रोल चाहिँ अलिक केटाहरूलाई मिलेर हाल्नु भन्ने ल अन्त सर्विसिङ पनि गर्नु छ मेरो जिपको त ल अन्त टोटोपाडा गएर के गर्ने थिएटरहरू फिल्म थिएटरतिर जाने हो कि अँ खोलापट्टि अन्त खानाहरू पकाउने अनि तैँले कसकसलाई भनिस् त अनि साथीहरूलाई ए ल त अन्त वहाँ गएर चाहिँ के अब के के खाने प्लेन चिकन खाने कि मटन खाने कि के खाने ल ल त्यस्तै ल म आमासँग कुरा गर्छु नि त ल अँ दस हजार बिसै हजार बोक्छु नि